पदयात्राको लागि चाहिँ अब उपयोगी हुने कुरा उपकरणहरू चाहिँ अब म चाहिँ युज त्यही हो अब छुरी भयो कैँची भयो डोरी भयो टर्च लाइट भयो टर्च लाइट भयो ब्याग भयो अब त्यस्तोहरू त धेरै धेरै अन्य अन्य कुराहरू धेरै धेरै चाहिँ इम्पोर्टेन्टहरू कुराहरू छ सबै कुराहरू छ इम्पोर्टेन्टहरू अब अब म्याच बक्सदेखि लिएर अब हेरिहेरि जस्तो जग्गा त्यस्तै अनुसार तपाईँको इक्युपमेन्टसहरू चाहिन्छ अन्त म चाहिँ यो कुराहरू चाहिँ जे पनि चाहिने कुराहरू चाहिँ म चाहिँ दार्जिलिङ हिमालयन गियर्स भन्ने एउटा दोकान छ त्यहाँ चाहिँ तपाईँको सबै कुराहरू पाउँछ ट्रेकिङको पदयात्रामा जाने कुराहरू सबै कुराहरू पाउनुहुन्छ जुत्तादेखि लिएर ज्याकेटदेखि लिएर मोटो पातलो सामानहरू छुरीदेखि लिएर तपाईँको टोपीहरूदेखि लिएर सबै ट्रेकिङको लागि सबै कुरा समानहरू त्यहाँ पाउँछ म चाहिँ त्यहाँबाटै किन्छु अन्त म चाहिँ खाना चाहिँ अब मोस्ट इम्पोर्टेन्ट चाहिँ अब केरा भयो ड्राई फ्रुट्स भयो मकै भयो जति हाई एल्टिटिउडमा जान्छ त्यति मकै खाएको राम्रो हो अन्त एनर्जी ड्रिङ्क्स छ भने राम्रो हो अनि प्लेन्टी अफ वाटर टू ड्रिङ्क पानी पुरा खानुपर्छ त्यस्तै चिजहरू छ अब टिन फुड टिन फुड भयो टिन फुड भयो अन्त त्यस्तै त्यो फ्याटी कुराहरू चाहिँ खानु भएन फ्याटी कुराहरू स्मोकिङ गर्नु भएन अल्कोहल कनज्युम गर्नु भएन हेल्दी खाना खानुपर्यो